कालिम्पोङ जिल्लाको विकास क्षेत्रमा हाम्रो अहिले जुन धेरथोर विकास त भइरहेको छ बिशेष गरी हाम्रो महिला सशक्तीकरणको माध्यमबाट

लक्ष्मी भण्डार कन्याश्रीहरू पाइरहेको छ र जस्तै हाम्रो सेल्फ हेल्प ग्रुप भन्छ त्यो सेल्फ हेल्प ग्रुपबाट पनि हाम्रो नारीहरूमा धेरै नै राम्रो सँगले प्रगति भएर गइरहेछ बिशेष गरी बृद्ध भत्ताको बिषय लिएर पनि धेरथोर प्रायः प्रायःको छ प्रायः जस्तोको बृद्ध भत्ता भइसकेको छैन र अब यो मननरेगा कार्यक्रम हाम्रो जुन यो सय दिने रोजगार पनि पहिला पहिला त भएको थियो अहिले दुई साल जस्तो भएको छैन र यो चाहिँ अब कालिम्पोङ जिल्लाको यस्तै अवस्था छ